तपाईँको दोकानमा गोदरेज छ तपाईँको दोकानमा गोदरेज हजुर कस्तो कस्तो छ हो मलाई काठको चाहिएको हो धेरै प्रकारको छ मैले अब काठको कति तिनवटा त्यो स्टेप भएको हुन्छ नि कुप्रे टाइपको खोजेको लेन्थ हाइट तपाईँकोमा कत कत्रो कत्रो छ कति कति भएको छ हजुर हजुर हजुर फ्यामिलीको लागि नै हुन्छ हुन्छ अन्त त्यो डिस्काउन्टहरू चाहिँ कस्तो छ त्यसको कति कति छ हजुर हजुर फिफ्टिन अलिक मिलाउँ न अन्त हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर अन्त त्यसको प्राइस चाहिँ कति हो हजुर हजुर सेभेन्टिन सेभेन्टिन हजुर त्यसो भए त्यसमा क कस्तो खालको छ ऐनाहरू अगाडि छ छैन कस्तो

ऐना लायो भने चाहिँ कति पर्छ फाइब हन्ड्रेड अलिक मिलाउँ न अन्त त्यो मिलाइदिनुहोस् तपाईँले हो यो म लान्छु म आउँछु तपाईँको तपाईँको सोप चाहिँ कहाँ हो कालिम्पोङ कहाँनिर बागधारा हुन्छ त्यसो भए त्यही दिन भेटौँ न ल म भोलि आउँछु तपाईँको दोकानमा हुन्छ हवस् त हवस् त राखेँ